भर्खरै पौडी खेल्न थालेकोलाई चाहिँ मेरो यही सल्लाह छ कि आफ्नो ज्यान प्यारो गरेर खेलौँ र अगाडि हामीले पौडी खेल्न सिक्दाखेरि चाहिँ धेरै गहिरो दहमा हामी जानुहुँदैन र कम्ती कम्ती पानी भएकोमा खेल्नुपर्छ र यो पौडी खेल्दाखेरि चाहिँ आफै एक्लै खेल्ने होइन तर जो चाहिँ पौडी खेल्नमा निकै राम्रो छ उनीहरूलाई लिएर मात्रै हामीले पौडी खेल्न सिक्नुपर्छ र यदि हामी गहिरो दहहरूमा गयौँ भने यसले हाम्रो प्राण पनि लिनसक्छ र हामी पौडी नखेल्ने व्यक्तिहरूसितै गहिरो दहमा गएर यदि हामीले पौडी खेल्न सिक्यौँ भने चाहिँ उनीहरूलाई पनि आउँदैन र हामीलाई पनि आउँदैन र यसले गर्दा हामी सबैजनालाई पनि हामी सबैजनालाई नै चाहिँ यसले गाह्रो पार्नसक्छ र यसै कारणले गर्दाखेरि पौडी खेल्न हामीले यदि हामीलाई धेरै नै मनपर्छ भने चाहिँ पौडी खेल्न सिक्दाखेरि चाहिँ हामीले चाहिँ जान्ने मानिससँगै गएर खेल्न जरुरी छ